हाम्रो क्षेत्रमा नेपाली समुदायहरू मात्र नभएर विभिन्न समुदायका मानिसहरू बस्छन् र ती मध्ये कसै व्यवसायी छन् कस् कसै यस्तै फाटफुटे कामहरू गर्छन् कसै मिस्त्रीहरू छन् कसै सरकारी कर्मचारीहरू छन् कसै शिक्षक शिक्षिकाहरू छन् र यी सबै समुदायहरूले इतिहास हेर्दाखेरि र अहिले वर्तमान कुरा गर्दाखेरि यहाँहरू सबै आफ्नो जति पनि आफ्नो आफ्नो संस्कार आफ्नो कल्चर संस्कृति लाई अघाडि बढाउँदै अथवा मान्दै हा हामीसँग पनि अथवा हाम्रो नेपाली समुदायसँग पनि एकदम प्रत्यक्ष रूपमा अनि एकदम बराबर रूपमा उहाँहरूले सम्बन्ध एउटा स्वअस्तित्व कायम गरेर राखेका छन् र विशेष गरेर कतिपय एउटा एउटा कार्यक्रमहरूमा जस्तै प्रकारले एउटा बिहा मरौ भएको कार्यक्रममा शुभ अशुभ परेको कार्यमा उहाँहरू आएर एकदम आफ्नो काम सघाएर सरौहरू लेखाएर र अन्य धेरै यस्तो कार्यक्रमहरूमा सहभागी भएर एकदम राम्रोसँगले बसेको हामीले देखेका छौँ र इतिहास पल्टाउँदा पनि इतिहास हेर्दा पनि अथवा हामीले आफ्नो घरको वरपरको बाजे बोजूहरूलाई सोधी खोज सोधी खोजी गर्दाखेरि हामी जन्मिनु भन्दा पहिलैदेखि यसरी विभिन्न समुदायहरू बसेको र उनीहरू एकदम नङ मासु जस्तै मिलेर बसेको हामीले देख्न पाउँछौँ हामी सुन्न पाउँछौँ र यसरी उहाँहरूले यसरी अस आपसी एउटा सम्बन्ध र स्वअस्तित्व कायम गरेका छन्